हजुर म घरमै छु त

अँ हेर न अलिक राम्रो कस्तो छ अब कस्तो कस्तो खालको छ हेर्नु नि टिभी अब अहिले चलेको कस्तो राम्रो खालको हेर्नु नि

स्यामसङ्गको ए ए अँ हेर्नु नि अन्त राम्रो यसो कति कति दामको छ अरे सोध्नु नि ए ठुलो ले न अन्त हेर्नु पनि राम्रो हुने अँ अँ हेरेर राम्रो हेरेर ले न अन्त एउटा ल कति लाग्यो उयो भन कि अन्त गरिदिन्छु नि

ए ल ल ल अँ भन्नुहोस् कलर अब कस्तो कस्तो रहेछ हेरेर ल्याउनु नि जुनै भए पनि हुन्छ हौ

उयो ब्ल्याकमै ले न के भन्यो ए त्यो भनेको चाहिँ के हो

ए ए त्यसो भए त्यही ले न त अन्त अँ अब किन्योपछि राम्रै किनौँ न अन्त एकपल्ट त किन्ने हो ए ए अब बेसी भयो दाम छ भने कि स्यामसङ्गै ल्याऊ न त अन्त पैसा अहिले धेर पनि छैन हो त्यो स्यामसङ्गको दाम जति पर्छ त्यत्तिमै पायो भने ले न अन्त ए ल ल ल ल ल ल हुन्छ